हाम्रा भारतमा धेरै प्रसिद्ध नृत्य शैलीहरू छन् हरेक एउटा स्टेटको आफ्नो आफ्नो नृत्य शैलीहरू छन् अनि मलाई याद भएको अनुसार म पाँचवटा नृत्य शैलीहरूको नाम लिँदैछु जो चाहिँ हो बिहु कथकली मणिपुरी रासलिला कुचिपुडी अनि भारत नाट्यम अनि यी पाँचवटा प्रसिद्ध नृत्य शैलीहरूले पाँचवटा भारतको स्टेटहरूलाई रिप्रेजेन्ट गर्दछ जो चाहिँ हो बिहुको आसाम कथकलीको साउथ इन्डिया मणिपुरी रासलिलाको मणिपुर भइहाल्यो कुचिपुडीको आन्द्र प्रदेश र भारत नाट्यमको तामिलनाडू अनि यी प्रसिद्ध नृत्य शैलीहरूको प्रसिद्ध नृत्यकारहरूको नाम हुन् जस्तै बिहुको भयो श्री सोमनाथ बहोरा कथकलीको भयो रमणकुटी नायर मणिपुरी रासलिलाको भयो निर्मला मेहेता कुचिपुडीको भयो भेमपट्टी चिन्न सत्यम् र भरत नाट्यमको भयो रूपमणि देवी अरुणधले